म चाहिँ अब जुन चाहिँ मदर प्लान्ट भन्छौँ हामी जुन चाहिँ चाहिँ अब बिरुवा पुरानो बिरुवा हुन्छ त्यसलाई चाहिँ अब जस्तै उदाहरणको लागि म भन्छु मेरोमा एउटा जिरेनियमको ठुलो बोट छ यो जिरेनियम चाहिँ अब सधैँभरि फुलिरहने खालको थुप्रै रङहरूमा हुने फुल हो र यसलाई चाहिँ अब एउटा मात्रै छ यदि भने र यसलाई अब धेरै बनाउनु इच्छा छ भनेदेखि चाहिँ जुन चाहिँ अब त्यसको डाँख्ला हुन्छ लामो डाँख्ला आएको हुन्छ त्यसले फुलिसकेर त्यसको फुल झरिसकेपछि चाहिँ त्यो डाँख्लालाई चाहिँ फेदमा काट्नुपर्छ कटिङ गर्नुपर्छ र त्यसलाई फेदमा काटेपछि फेरि त्यसको वरिपरिबाट चाहिँ अरू मसिनो नयाँ आउँछ र त्यसले पनि फुल्छ र त्यो काटेको हामीले लामो काटेको डाँख्लालाई चाहिँ अब मसिनो मसिनो झन्डै त्यसलाई दस इन्ची जतिको हिसाबमा चाहिँ छड्के छड्के काटेर एउटा प्लास्टिकको पटमा चाहिँ बालुवा भरेर राखेर त्यसमा हामीले गाडेर राख्न सक्छौँ र त्यसलाई गाडेर राखेको पन्ध्रदेखि बिस दिनभित्रमा चाहिँ त्यहाँबाट चाहिँ त्यो डाँख्लाबाट चाहिँ सबैपट्टिबाट जरा आउँछ र जरा आइसकेपछि त्यसलाई हामी फेरि अर्को गमलामा मल माटो मिसाएर ठिक्कै पारेर राखेको हुन्छौँ र त्यसमा हामी सारिदिन्छौँ र त्यसलाई त्यहाँ सारिसकेपछि त्यसले पनि महिना दिनभित्रमा फेरि फुल्नु थाल्छ त्यस्तो गरेर चाहिँ हामी बिरुवाहरू बढाउँछौँ जस्तै अब प्लान्टहरूमा भन्नुपर्दा स्नेक प्लान्टहरू यो स्नेक प्लान्टको पनि अब धेरै प्रकारहरू हुन्छ कोही अग्लो हुने है कोही होचो होचै हुने र यसको अब रङहरू पनि धेरै भिन्नभिन्न हुन्छ कसैको अब पत्तामा पहेँलो र हरियो सेडिङ भएको हुन्छ होइन कसैको हरियो मात्रै हुन्छ र यिनीहरबको पनि साइड साइडबाट अब छेउ छेउबाट चाहिँ बच्चाहरू निक्लिन्छ मसिनो मसिनो र यो बच्चाहरू निक्लेकोलाई चाहिँ त्यसलाई चाहिँ एकदम जतनसँगले निकाल्नुपर्छ यो स्नेक प्लान्टको चाहिँ किनभने यो चाहिँ बच्चा निकाल्दाखेरि अब अलिकति बल प्रयोग गरेर निकाल्यो भने चाहिँ भाँचिन्छ र यसको जरा चाहिँ छोडिन्छ र यसलाई चाहिँ भरसक गमलाबाट मदर प्लान्टलाई नै बाहिर निकालेर हामीले यसको बच्चाहरू छुट्टाएर फेरि अर्को अघि मैले भनेकै जस्तो अर्को गमलाहरूमा सारेर धेरै बनाउनु सक्छौँ र म म आफू चाहिँ त्यसरी नै गर्छु र मैले अहिलेसम्म बनाएको बिरुवाहरू त्यस्तो प्लान्टहरू मैले बेच्ने काम चाहिँ गरेको छुइनँ साथी भाइहरूमा यसो बाँडचुँड चाहिँ गरिन्छ कोही बेला अब कोही साथी भाइहरू आएर हेरेर तिम्रोमा यो रहेछ मलाई देऊ न भन्यो भने म चाहिँ अब नाइनास्ती नगरीकन दिन्छु किनभने उनीहरूकोबाट पनि कुनै समयमा म गएँ भने कुनै नयाँ फुल पौधा अथवा प्लान्टहरू देखेँ भने म ल्याउँछु होइन त्यसले गर्दाखेरि चाहिँ अब म दिन्छु मलाई चाहिँ अब फुलहरू पौधाहरू प्लान्टहरू आफूले लगाएको चाहिँ अब साथी भाइहरूमा सबैमा बाँडचुँड गरौँ जस्तो लाग्छ अब फुल बाँढ्नु फुल सेयर गरेर साथी भाइहरूमा चलाउनु अब नराम्रो कुरा त होइन यसले अब एउटा रिलेसनसिप पनि राम्रो हुन्छ होइन एकअर्कामा सद्भावना पनि बनिरहन्छ भनेर चाहिँ अब म फुल चाहिँ माग्ने जतिलाई चाहिँ अब म फुल चाहिँ फुल दिनु हुँदैन आफ्नो घरको सह जान्छ भन्ने पनि मान्यता छ हाम्रो नेपालीमा तर अब मलाई चाहिँ त्यस्तो लाग्दैन म चाहिँ अब फुलहरू चाहिँ जति पनि साथीहरू हुन्छ उनीहरूसँग चाहिँ बाँडचुँड गरेर नै चलाउनु चाहिँ मनपर्छ